मेरो जीवनकालमा धेरै टेक्नोलोजीले धेरै परिवर्तन गरिरहेको छ अनि अब खास गरी भन्नु पर्दा जस्तै अब आजकोभन्दा दस वर्ष अगाडि पनि अब फोनहरू टेलिफोनहरू मात्रै थियो अहिले अब फोन हाम्रो गोजीमै बोकेर हिड्ने फोनहरू पनि आयो अनि धेरै अब यो जग्गामा मात्रै नभएर धेरै जग्गामा परिवर्तन भएको छ जस्तै अब जस्तै अब हामीले अहिले टिभी पहिला टिभीमा हामी केबलमा हेर्थ्यौँ भने अहिले अब धेरै धेरै

चिजहरू आएछ टिभीमै हामीले एप्स पनि हेर्न सक्छौँ धेरै कुरा हेर्न सक्छौँ तक्निकी परिवर्तन धेरै छ अहिले अब हामीले हामी धेरै टेक्नोलोजी टेक्नोलोजीमै डिपेन्ड गर्छौँ धेरै धेरै अनि जस्तै अब मेरो जीवनमा यसले के प्रभाव परेको छ भने हामी म स्टुडेन्ट हो अनि मैले अब पढ्दा नभेटेको साह्रो पर्यो भने त्यसको लागि बिभिन्न वेबसाइटहरूमा गएर मैले त्यसको सल्युसन खोज्नु सक्छु अनि धेरै कुरा गर्नु सक्छु अब घरमै बसी बसी पनि मान्छेहरूले अब आफ्नो अब जीवन चलाइरहेको छ जस्तो युट्युबबाट भयो धेरै कुराबाट